हामी चाहिँ नेपाली नै बोल्छौँ हामी सबै नानीहरू बुढा बुढीहरू बाजे बोजूहरू सबै नेपाली नै बोल्छौँ हामी नेपाली नै हो नेपाली नै बोल्नु मनपर्छ अन्त यहाँनिर जति पनि बाहिर उयो कैयाँ उयोहरू आएको छ उनीहरू पनि हामीसँग नेपालीबाटै बोल्छ उनीहरूको घरभित्र जस्तै बोले पनि बाहिर हामीसँग चाहिँ नेपाली नै बोल्छ